हेलो बहिनी लक्ष्मी स्टोरबाट बोल्नुभएको अस्ति तपाईँकोबाट सर्टको पिस लिएको थिएँ कि सिलाएँ पनि मन पऱ्यो तर अहिले धुँदाखेरि एकै तालमा रङ्ग गयो र मलाई अलिक मन परेन पैसा फर्काइदिनु हुन्छ कि के गर्नु हुन्छ मो लुगा लिएर आउँछु है